हजर हो भन्नु होस् हेलो हजुर भन्नु होस् हजुर हजुर बाइक स्टोर हजुर हजुर कुन चाहिँ बाइक भन्नु होस् हजुर कुन चाहिँ बाइक पल्सर कुन चाहिँ वान एट्टी हजुर त्यसको पऱ्यो तपाईँको वान फिफ्टी वान फिफ्टी थाउजन्ड पऱ्यो हो त्यसमा इएमआई पनि छ अन्त तपाईँको ए इएमआईबाट लिँदा हुन्छ हो तर इएमआईबाट लिँदा वान सेभेन्टीहरू पर्छ मन्थली तपाईँको त्यस्तै फोर थाउजन्डहरू दिएर हुन्छ डाउन पेमेन्ट तपाईँले कम्ती भनेको पनि डाउन पेमेन्ट तपाईँले फिप्टी थाउजन्ड दिएर स्टार्ट गर्दा हुन्छ छ तर क्यास लिनु भयो भने डाउन पेमेन्ट लिनु भयो भने वान फिप्टी तपाईँलाई पर्छ अरू अरू भेराइटिजहरू पनि छ त्यही तपाईँको रेन्जमा वान फिप्टीमा पल्सर पनि अरू पनि अरू पल्सर पनि पाउनु हुन्छ तपाईँले नयाँ मोडल पल्सरहरू पनि छ तपाईँको हो अनि यता स्कुटीहरू पनि नयाँ आएको छ तपाईँको अन्त बाइकहरूमा पनि अरू अरू बाइकहरू पनि छ अप्सनमा तपाईँको तपाईँ होन्डाको छ हो अनि पल्सर तपाईँको पल्सर पल्सर पनि छ अनि होन्डाकै स्कुटीहरू छ कि तपाईँ हजुर भन्नु न पल्सर नै लिनु हुन्छ ए तपाईँ कहिले लिनु खोज्नु हुँदैछ ए ए हुन्छ त हाम्रो स्टोर भिजिट गर्नु सक्नु हुन्छ हाम्रो यहाँ कालेबुङमा कालेबुङमा छ कालेबुङ ऋषि रोडमा छ ऋषि रोड मा पर्छ हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ